हामी हामी आफ्नो गाई गोरुहरूलाई चाहिँ राम्रोसँग हेरचाह गर्छौँ बाख्रा बाख्रा खोर छ सुँगुर खोर छ बाख्राहरू छ सातवटा छ सुँगुर पाँचवटा छ गाई चारवटा छ गाईको गोठ छ गोरुहरू छ एक हल गोरु पनि छ कुखुराहरू पनि छ राम्रोसँग हामी हेरचाह गर्छौँ चारोहरू चाहिँ पकाएर दिन्छु दानाहरू पकाएर दिन्छु घाँस काटेर दिन्छु सघाउने मान्छे आमा आप्पा अरू गाउँको मान्छेहरू सघाउँछ भाइ बहिनीहरू पनि छ दाजु भाउजूहरू छ सघाउँछ हामी सबैजना मिलेर हेरचाह गर्छौँ